जलपाइगुडी जिल्लाको रीतिरिवाज कल्चरहरूको कुरा गर्नु भने धेरै छ आफ्नो आाफ्नो जातहरूको हेरौँ भने मुस्लिम हिन्दू क्रिस्चियन आदिबासी थुप्रै छ आफ्नो आफ्नो भाषाहरूको छ आफ्नो आफ्नो कल्चरहरूको छ

उनीहरूको धर्महरू छ क्रिस्चियनको क्रिस्चियनले

क्रिस्चियनले क्रिस्मसहरू मनाउँछ हिन्दूहरूले दसैँहरू मनाउँछ मुस्लिमहरूले इदहरू मनाउँछ हेऱ्यो भने थुप्रै छ आफ्नो आफ्नो भाषा आफ्नो आफ्नो कल्चर